दस जुन दुई हजार पन्ध्र एघार जुलाई दुई हजार सोह्र बाह्र अगस्त दुई हजार सत्र तेह्र नोभेम्बर दुई हजार अठार चौध दिसम्बर दुई हजार उन्नाइस